अब हाम्रोमा पर्यटकहरू त आउँछ घुम्न आउँछ बस्छ जान्छ विशेष चाहिँ त्यो पर्यटकहरू चाहिँ यहाँ विशेष गरी चाहिँ के हेर्नु चाहँदो रहेछ भनेदेखिलाई चाहिँ कञ्चनजङ्घा बिहानको एकदम घाम लागेको बेलामा कञ्चनजङ्घाको दृश्य एकदम राम्रो देख्छ र उनीहरू कञ्चनजङ्घा हेर्नु आउँदो रहेछ होमस्टे चाहिँ यहाँ उतापट्टी छ कतिवटा त्यहाँबाट चाहिँ कञ्चनजङ्घा नदेख्दा चाहिँ यी यता आएर यहाँ घन्टी डाँडाबाट कञ्चनजङ्घाको फोटो खिच्छ त्यहाँदेखि हाम्रो यो पुरानो एउटा सिन्कोनाको बोक्राको सुकाउने गोदाम छ त्यहाँ आएर पनि हेर्छ त्यो कञ्चनजङ्घाको फोटो खिच्छ त्यो गोदामहरू हेर्छ सिन्कोनाको बोक्राहरू हेर्छ अन्त अर्को कुरो मेन चाहिँ हाम्रो सिन्कोना मन्सोङ सिन्कोना प्लान्टेसनको चाहिँ मेन चाहिँ जाल्सा बङ्गलो छ उहिलेदेखिको जाल्सा बङ्गलोमा चाहिँ अब प्राय पहिला पहिला पनि पर्यटकहरू आएर बस्ने गरेको रहेछ विदेशी पर् पर्यटकहरू पनि आएर बसे बस्ने गरेको रहेछ त्यहाँ चाहिँ खास कञ्चनजङ्घाको एकदम राम्रो त्यहाँबाट चाहिँ कञ्चनजङ्घालाई चाहिँ क्लियर हेर्नु पाउँदो रहेछ त्यहाँदेखि जस्तै त्यहाँदेखि माथि दामसाङ गढी उहिलेको अब गढी रहेछ उहिलेको अब धेरै साल पुरानोहरू त्यो गढी छ हेर्नुपर्ने त्यहाँबाट यता जाल्साबाट भनूँ न हाम्रै गाउँबाट चाहिँ पारी सिक्किमहरू टाकटुक देख्छ टिस्टा नदीहरू देख्छ त्यो टिस्टा नदी बगेकोहरू हेर्नु उनीहरूलाई चाहिँ एकदमै इच्छा हुँदो रहेछ र त्यसको लागि चाहिँ पर्यटकहरू आउँनै पर्छ यहाँ उनीहरू हेरेरै जान्छ फोटो लिएरै जान्छ